भाइ भाइ हेड एन्ड सोल्डर सो के अरे स्याम्पू युज गर्छु म एकदम राम्रो लाग्यो मलाई त एकदमै राम्रो चायाहरू पनि हुँदैन मेरो त कपाल पनि राम्रो लाग्छ सिल्किन हुन्छ तर यस्तो स्याम्पू चाहिँ सधैँ बेच्न राख्नु हाम्रो घर परिवारले पनि सबैले मनपराउँछन् हेड एन्ड सोल्डरै लगाउँछन् तपाईँको दोकानमा पनि सधैँ राखिराख्नु म किन्न आउँदा कहिले न नभन्नु दिनु तर एकदमै राम्रो छ भाइ तपाईँको दोकानमा एकदम राम्रो चल्छ राखिराख्नु